यो फ्लिपकार्ट है फ्लिपकार्ट ए हजुर हेर्नुहोस् न मैले अस्ति एउटा अर्डर गरेको थिएँ अन्त के भन्छ आउन पनि आयो अलिक ड्यामेज थियो क्या तपाईँको सामान ड्यामेज पुरै हजुर फुटेको थियो फुटेको थियो अन्त मैले त्यसलाई उ पनि गरेको थिएँ रिप्लेस पनि गरेको थिएँ अन्त रिफन्डको उ आएको थियो तर मलाई चाहिँ रिफन्डै चाहिएको थियो अन्त मैले रिफन्ड गर्दाखेरि मैले अब अहिलेसम्म पनि भएको छैन विदिन टेन डेज भनेर आएको थियो अन्त त्यो मान्छे त्यो डेलिभरी बोय आएर त त्यसले पिकअप त गर्यो मेरो त्यो बिग्रेको उ त सामान त लग्यो तर अहिलेसम्म पनि मलाई त्यो मेरो पैसा चाहिँ विदिन वान विक भनेर लेखेको थियो उसमा तर आफ्टर टेन डेज भइसक्यो अहिलेसम्म रिफन्डै भएको छैन त्यही कारण चाहिँ मैले तपाईँलाई फोन गरेको नि अनि के गर्नुपर्ने कसो गर्नुपर्ने भनेर अन्त कसरी चाहिँ अब यो अब उ गर्नुपर्ने अब त्यही त पैसा त पस्नु त पस्छ होला जसरी भए पनि

हजुर हजुर हजुर त्यही त मलाई पनि अलिकति प्रब्लम लाग्यो नि त अब बा फ्रडहरू हो कि के हो त्यो पिकअप गर्ने मान्छे साँच्चै नै फ्लिपकार्टकै हो कि त्यही टेन्सन भएर चाहिँ कस्टमर केयरलाई तपाईँलाई इन्क्वारी गरेको नि अनि त्यस्तो हुन्छ है हुन्छ हुन्छ हुन्छ जत्तिसक्दो छिट्टो गराइदिनु होस् न मलाई हुन्छ फेरि एमाउन्ट पनि त बेसी छ पैसाको अब त्यही भएर सुर्ता लागेको नि हुन्छ हुन्छ हुन्छ